यो अहिले पानीको लाइनहरू के भएको हौ म आठ माइल गाउँको एउटा स्टाफ हो स्टाफ भन्नु मतलब अब गाउँको पिएचईको लाइनकै पानी आउँदैन हजुर पानी अब उहिले उहिले त दिनै पछि बिहान एक घन्टा डेढ घन्टा पानी आउँथ्यो अहिले अहिले हप्तामा एकखेप आउँने गरेको थियो हो त्यो पनि हरायो पानी छैन है यस्तो भाएको त भयो नि एक दुई वर्ष अन्त मान्छेले महिनै पछि पैसा पनि तिर्थ्यो ब्याङ्कमा गएर हो पानी मान्छेले पानी नपाएर सबैले पानी पानी त पाउँदैन पैसा कहाँबाट तिर्नु भनेर बिल पनि तिर्न छेडिहाल्यो अन्त म पनि तिर्न छोडे पो आ पानी त पाउँदैन अन्त हप्तामा एकखेप पनि आउँदैन अहिले सबैले धाराबाट बोक्नुपर्छ पिएचईको लाइन छ भन्नु एउटा नाम मात्रै पाइपहरू कहाँ कहाँ छ को के के भयो पत्तो छैन गाउँ घर गाउँ घर गएको नि गाउँ घरको सबैजना मिलेर गएको हुन्छ हुन्छ हुन्छ अब हामी फेरि दिन्छौँ पानी दिन्छौँ भनेर त्याँनेर मुखले ठिक्कै पारिदिन्छ हो छैन हामी जाँदाखेरि ठिकै पार्छ घरमा आयो फेरि चापचुप अन्त पानीको समस्या त्यतिकै छ पिएचईको त पानीको त दु खै दु ख गर्नुपर्छौ धाराबाट मरि मरि बोक्नु पर्छ अन्त पिएचईको पानी आउँदैन अब के गर्नुपर्ने हो कि कुनि गाउँभरि नै गाउँभरनै खालि फिटरको जो फिटर छ केजीको उसको घर मुनि मात्र आउँछ अरू त गाउँलेकोमा कसैकोमा पनि पानी आउँदैन हजुर हुन्छ हजुर हुन्छ हुन्छ हुन्छ